यस सेलिब्रिटीको सम्बन्धमा चाहिँ अब के भन्नु यो त अब गाउँ छिमेकीमा बस्दाखेरि सहर बजारमा बस्दाखेरि एकअर्कामा जुन चिनाजाना हुन्छ के हुन्छ अब हामीले अब त्यो देखाउनु फ्लास गर्नु त सबैले चाहन्छन् नि तर गर्नु सकिँदैन किन सकिँदैन भन्नाले चाहिँ अब कोही आफ्नै मान्छे परिरहेको हुन्छ कोही गरिदियो भने बिचराहरूको तिनीहरूको अब लाइफ बर्बाद हुन्छ हो उनीहरूको लाइफसँग किन खेलावट गर्नु लाइफसँग खेलावट गरेर बिचराहरूको अब जिन्दगी बिग्रयो नि बिग्रिन्छ बिगार्नु अब हामी पनि चाहदैनौँ तर देखाउनेले गर्नेले त गरि पनि रहेको छ हो फेरि कतिवटा कुरोमा चाहिँ फेरि के यो आफूलाई अब यसो सेलिब्रिटीहरू यसो के के नलुकाई गर्दाखेरि पनि के हुन्छ फेरि त्यो मान्छेहरू आएर लु हौ कति हो के हो मिलाउँ न हौ हिसाब किताब भन्ने कुराहरू पनि आउँछ हो कम्ती मात्रामा आउला त्यो तर आफू आफूले नै बुझ्नु पऱ्यो त्यो चाहिँ अब गर्नु सकिन्छ कि सकिँदैन हुन्छ हुँदैन एकपल्ट मैले पनि अब समाचार गर्दाखेरि त्यस्तै अब यो नदेखाउँ नदेखाउँ भन्दाभन्दै उनीहरूले अब देखाउनु कि देखाउँ भनेर भन्नु भन्यो देखाउँदा लास्टमा त्यो ग्रुप नै अब छत छताछुल्ल भयो अब गयो त्यस्तो हुन्छ क्या अब सानो पार्टीले ठुलो पार्टीले त अब मिच्छै मिच्छ त्यो हिसाबको हुन्छ कुराहरू चैँ हवस् थ्याङ्क यू